राम्रो नर्तकदेखि महान् नर्तक चाहिँ त्यही कुरोले बनाउँछ जस्तो चाहिँ मलाई लाग्छ जसमा चाहिँ एकदमै प्यासन एकदमै जाँगर एकदमै त्यो कुरोलाई अगाडि बढाएर लैजाने जसकोमा चाहिँ एकदम जसकोमा चाहिँ एकदमै प्यासन हुन्छ उ उ नै मान्छे चाहिँ राम्रो नर्तकदेखि चाहिँ न नर्तकदेखि चाहिँ महान् नर्तक बन्छ भन्ने जस्तो चाहिँ मलाई लाग्छ